तपाईँले आफूलाई गाउँमा हुर्किएको गाउँमा बढेको भन्नुभयो अनि गाउँको दुःखसुखको कुराहरू धेरै गर्नुभयो तर अब तपाईँले आफ्नो गाउँको बारेमा कुरा गर्नुभएन अनि तपाईँले कहाँ बिहा भयो बिहा हुनु कहाँ बिहा हुनुभएको भन्ने कुराहरू पनि जनाउनु भएन र तपाईँले मलाई विशेष चाहिँ तपाईँको माइत कहाँ हो र तपाईँको माइतको बारेमा बताइदिनु होस् अनि तपाईँले कहाँ पढ्नु भयो पढ्नु पाउनु भयो कि भएन कतिसम्म पढ्नु भयो अनि साथीहरू सरहरू कस्ता थिए स ती बारेमा पनि बताइदिनु होस् अनि तपाईँको बिहा चाहिँ कहाँ भएको हो र बिहा भएको ठाउँको बारेमा पनि हामीलाई बताइदिनु होस् न मेरो जन्म स्थान चाहिँ बाख्राकोट हो अन्त म चाहिँ बाख्राकोटमा जन्मेको बाख्राकोटमै हुर्किएको हो म चाहिँ अनि मेरो साथीहरू हुनुहुन्छ होइन धेरै साथीहरू थियो अन्त साथीहरूको नाम चाहिँ रोशनी निशा अनि अन्त अनुपमा अन्त यता प्रियमहरू थियो साथीहरू चाहिँ तर साथीहरूमा चाहिँ धेरै राम्रो चाहिँ मेरो बेस्ट फ्रेन्ड चाहिँ रोशनी थियो अन्त प्रियम चाहिँ धेरै बदमास टाइपको थियो म हिर्काइरहने चलिरहने म मतलब पढाइतिर उयोहरू हुँ हुँदा चाहिँ डिस्टर्बहरू गरिरहने अन्त हामी चाहिँ सम टाइमसम्म खेल्ने थियौँ होइन खेल्थ्यौँ घरमा आमाहरूले गाली पनि गर्नुहुन्थ्यो घर किन छिटो नआएको यस्तो त्यस्तो भनेर गाली पनि गरिरहनु हुन्थ्यो अन्त साथीहरूमा चाहिँ सबैभन्दा राम्रो चाहिँ मेरो रोशनी थियो धेरै सहयोग गर्थ्यो यता आमाहरूले कराउँदा उयो गर्दा पनि उसले मलाई धेरै सहायताहरू गर्थ्यो अन्त मेरो चाहिँ जन्मस्थान चाहिँ बाख्राकोट हो अन्त म चाहिँ बाख्राकोटमै पढेको हो प्राइमेरी स्कुल पढेको चारसम्म पढेको त्यहाँ चाहिँ यता सुशिला मेमहरू हुनुहुन्थ्यो भक्ते सरहरू हुनुहुन्थ्यो जेबी सरहरू हुनुहुन्थ्यो अन्त रमन सुन्दास सर हुनुहुन्थ्यो मलाई चाहिँ सबैभन्दा धेरै माया गर्ने चाहिँ रमन सुन्दास हुनुहुन्छ हुनुहुन्थ्यो अन्त अरू सरहरूले धेरै अब पढ्नु पढ्नु भन्नुहुन्थ्यो पढ्नु पढ्नु पढ्यो भने चाहिँ अब राम्रो हुन्छ होइन राम्रो पढ्नु यस्तो हो त्यस्तो हो अब हेर त्यसरी भन्नुहुन्थ्यो पढ्यो भने मान्छे हुन्छ यसरी भन्नुहुन्थ्यो अन्त भक्ते सर चाहिँ अलिक छुच्चा छुच्चा हुनुहुन्थ्यो अन्त भक्ते सरले चाहिँ अलिक गाली गर्नुहुन्थ्यो पिट्नुहुन्थ्यो हामीलाई अन्त म चाहिँ बाख बानरहाटमा चाहिँ बिहा भएको हो बानरहाटमा चाहिँ बा बानरहाट चाहिँ हाम्रो बजार पर्छ बानरहाटभित्र चाहिँ मेरो कायबोला हो घर त्यहाँ चाहिँ कायबोलामा बिहा भएको म चाहिँ अन्त त्यहाँ पनि छ साथीहरू मेरो मिल्ने साथीहरू छ अन्त उता साथीहरूले पनि धेरै माया गर्छ मलाई उता दोकानेहरू पनि छ छेउछेउमै छ धेरै सुविस्ताहरू छ त्यहाँ चाहिँ अन्त धेरै सुविस्ताहरू छ त्यता बगान पर्छ त्यहाँ पनि अन्त बगानहरू पर्छ दोकानहरू छ छेउमै बगानहरू पर्छ